अब दार्जिलिङमा त अब वन अफ द द बेस्ट अब स्पट चौरस्ता किनभने नाइट टाइम अब आफटरनुन आफटरनुनदेखि नै अब म्याक्सिमम अब टुवेल्भदेखि अब नाइटको नाइनसम्म त्यतिमा चाहिँ अब चौरस्ता चाहिँ वन अफ द बेस्ट अब भ्यूयेस्ट हुन्छ त्यसमा चाहिँ अब त्यहाँनिर स्ट्रिट फुड्सहरू सबसे ज्यादा स्ट्रिट फुड्सले अन्त त्यहाँनिर अब टुरिज्म एट्र्याक्सन हुन्छ त्यहाँ एउटा अब त्यही छ अन्त त्यहाँबाट चाहिँ जू छ मेन होइन अब जू छ जूमा अब त्यही एनिमलहरू हेर्नु लागि त्यही छ दार्जिलिङमा अन्त नाइटिङगेल पार्क नाइटिङगेल पार्कमा त अब त्यही फोटो सुट गर्नु अब त्यसमा त आफ्नो अब प्राइबेसी त्यहाँनिर बेस छ अन्त वान अफ द बेस्ट चाहिँ टाइगर हिल हाम्रो टाइगर हिल सनसाइनको लागि अब सबसे ज्यादा हाम्रो नाम प्रसिद्ध छ सबै अब उयेसभरिमा होइन कञ्जनजङ्घामा जङ्गाको उयो देख्छ होइन सनराइज उताबाट देख्छ त्यहाँको देख्छ अन्त त्यही कारण चाहिँ अब बेस्ट मान्छ सबैभरिमा अन्त त्यहाँबाट यताउति विचार गर्दाखेरि अनि सुखियामा जोरपोखरी सुखिया छ दार्जिलिङकै बाटो सुखियामा जोरपोखरी सबसे बेस्ट त्यहाँ चाहिँ अब ठुलो अब उ उयो जस्तो छ लेकहरू कुवा जत्रो जस्तो छ अन्त त्यो चाहिँ बनाएको हो बनावटी हो त्यो चाहिँ अब त्यो नर्मली अब त्यो उयो चाहिँ होइन त्यो अरिजिन भएर आएको होइन ह्यान्ड मेड हो ह्यान्ड मेड बनाएको हो मान्छेहरूले बनाएको हो त्यहाँ टुरिस्ट एट्र्याक्सन पनि त्यहाँनिर ज्यादै हुन्छ अन्त त्यहाँबाट अरू एक्ट्र्याक्सन हेर्दा वर्दाखेरि अन्त कालिम्पोङमा डेलो